हाम्रो यतातिर यताउता अब यातायातको लागि त सवारी साधनहरू एकदम सुलभ छ यहाँदेखि कतै जानुपऱ्यो भने हामीलाई डेली यो पनि छ डेली बसहरू पनि छ यहाँदेखि बाहिर जान धेरै ठाउँतिर जान अब जस्तै यहाँबाट कालिम्पोङ जाने सी सिलगढी जाने त कत्ति छ होइन सुविधा छ कालिम्पोङ गान्तोक दार्जिलिङ सबैतिर जाने सुविधाहरू रहेछ ती जलपाइगुडी जानेहरू पनि त्यो त्यति मात्रै नभएर सानो गाडीहरू पनि डेलीको गाडी त छँदैछ फाल्टु गाडीहरू पनि पाउँछ सुविधा छ यातायातको चाहिँ धेरै सुविधा छ बाहिर जानलाई पनि